हाम्रो गाउँमा भएको चाहिँ एउटा अब खोला हो त्यो खोलाबाट अब मान्छेले धेरै किसिमले अब बिजनेसहरू गरिरहेको हुन्छ कसैले अब ढुङ्गाहरू लान्छ कसैले गिटी कसैले बलुवा अब त्यो खोलाको सोर्सबाट धेरै बिजनेसहरू आइरहेको हुन्छ अन्त अर्को छ रुखहरू काटेर मान्छेले रुखहरू काटेर पनि अब घरहरू चलाइरहेको हुन्छ हो ठुलठुलो रुखहरू काटेर त्यसको बदली अब सानसानो बिरुवाहरू रोप्यो भने अब प्रकृतिलाई पनि नोक्सान भएन नि त त्यस्तो पाराले अब बिजनेसहरू चलिरहेको हुन्छ रुखको अन्त अब एउटा छ चियापत्तीको चियापत्ती अब चियापत्ती झन् अब ठुलो छ त्यसको झन् बिजनेस